मैले एउटा अनलाइनमा साडी मगाएको थिएँ त्यो साडी एकदमै राम्रो आयो कलर पनि राम्रो रहेछ हो अन्तखेरि अझै दुई तिनवटा पनि मगाउनु पऱ्यो अन्त अझै साथीहरूलाई मगाउ भनेर म भन्छु नि एकदमै राम्रो रहेछ हौ त्यो के भन्छ यो अनलाइनको साडी चाहिँ मनपऱ्यो के भन्छ अझै एकदुईवटा पनि मगाउनु पऱ्यो अन्तखेरि साथीहरूलाई पनि भन्नुपऱ्यो हाम्रो सर्कलमा त्यो साडी चाहिँ त्यो अनलाइनबाट चाहिँ एकदमै राम्रो आउँदो रहेछ नि त हो अन्तखेरि त्यो साडीहरू त तिमीलाई पनि मनपर्छ होला हौ एकदमै राम्रो कलर छ त्यसले गर्दाखेरि चाहिँ अझै मनपरे मनपरेर अझै दुई तिनवटा मगाउनु पऱ्यो हौ मटिरियल्स पनि राम्रो आउँदो रहेछ हौ यो अनलाइनबाट मनपऱ्यो मलाई त के भन्छ अझै दुई तिनवटा मगाउनु पऱ्यो के भन्छ अरूहरूलाई पनि भन्नुपऱ्यो साथीहरूलाई यहाँबाट मगाउ भनेर